जस्तो कि हाम्रो दार्जिलिङ जिल्लामा अनाथ आश्रम पनि छ अनि यहाँनिर हाम्रो ठुलो साई मन्दिर छ साई मन्दिरमा चाहिँ वृद्धहरू राखिएको छ वृद्धहरूलाई यसो हेरचाहहरू गरिन्छ अनि यसो चाडबाडको बेलामा मिठो मसिनो बनाएर केही चाडहरूको बेलामा लगेर खुवाइन्छ अरू बेला बनाउने चाहिँ मान्छे छ त्यहाँबाट कतिवटा घरमा घरकोलाई पाँच छवटा घरलाई महिनामा गरिबी घरहरूलाई चुनेर हेरेर जाँचेर रासिन पानीहरू महिनामा के के चाहिन्छ रासिन पानी के के चाहिन्छ साबुन तेल नुन आटा चामल सब दिने गरिएको छ अनि मुष्ठी दान पनि हामी उठाउँछौँ त्यहाँबाट घरबिहिन परिवार पनि छ अहिले बडेको छ पहिलाकोभन्दा किनभने अहिले घरतिर पनि निकै नै आउँछन् कसैले त यति दे यति दे भनेर माग्छन् पनि तोक्छन् पनि धेरै आउँछन् झन् बजारतिर त गयो भने पसलतिर उँदो उँभो जतातिर गयो भने त झन् साह्रो बेसि आउँछन्